ए हजुर हजुर ए भन्नुहोस् हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर कविता सङ्ग्रह हैन हजुर हजुर हजुर हजुर हजुर त्यो त्यही हो सुनचरी हिमालय दर्पण स्टेटमेन्ट टेलिग्राफहरूतिर पनि दिएका छौँ हामीले हो र अब यता हिमालय दर्पणहरूतिर ए हुन्छ हुन्छ होइन लेखेको त लेखेको जस्तो लाग्छ म त लेखेको छुइनँ रहेछु ए हुन्छ ए हजुर हजुर हजुर हुजुर ए हुन्छ हुन्छ स्पेलिङहरू चाहिँ हतारमा हजुर हुजर हजुर त्यो म मेरो अलिक स्पिड थियो कि त्यतिबेला हतारमा लेखेको अनि त्याँ कतिवटा छन्द अलङ्कार नमिली होला चेक गर्छु नि हुन्छ ए हजुर हजुर हुन्छ हुन्छ

ए हुन्छ हुन्छ हुन्छ

हजुर हजुर हजुर हजुर मैले त्यही हेरेर लेखेको नि यसो समाजमा अहिलेको रुढी रुढी रुढीवादी विचारधाराहरू अहिलेको अब त्यस्तै छ आबो गाउँठाउँमा नानीहरू पढ्दैन हैन यस्तो प्रकारले अब नपढेको खण्डमा अब नानीहरूले हेर्छु उनीहरू फ्रस्ट्रेसन भइरहेको छ कतिजना पढ्नेहरू पनि काम नपाएर यस्तै यही हेरेर नै मैले लेखेको नि अब घरमा आमाबाउले नानीहरू ज्यादा केयर गरेको छैन ज्यादा मद मदिरापट्टि लागिरहेको छ हो त्यस्तोहरूलाई लेखेको नि सर मैले कि ल हुन्छ हुन्छ हस् के हुन्छ